भनौँ भने म अहिलेसम्म कुनै पनि कला प्रदर्शनीमा वा एक्सपोमा गएको छुइनँ म अहिलेसम्म त्यस्तो कुनै प्रोगाममा नगएको हुनाले कुनै दिन जानेछु भनेर सोचेको छु तर म कुनै पनि एक्सपो भ्रमण गर्न चाहन्छु किनभने त्यहाँ गएको त्यहाँ गरिएको कला होस् प्रर्दशनी होस् के कस्तो हुँदो रहेछ र कसरी गरिँदो रहेछ भन्ने त्यो मलाई एकदमै जान्ने इच्छा रहेको छ